हजुर मसँग हा हामीसँग है एउटा एलपिजी क सरकार अब हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीज्यू अहिले एक्दम तल्लो स्तरदेखिनको माथिसम्मन एउटा जुन ग्यास कनेक्सन हामीलाई वितरण गरिदिएको छ हामी धेरै खुसी छौँ यसमा है नरेन्द्र हामी प्रधानमन्त्रीज्यूसँग है र विशेष अब भन्नुपर्दा चाहिँ है एलपिजी हाम्रो चाहिँ ग्यास हुनुभन्दा अगडि चाहिँ हामीलाई धेरै कुरोको समस्या भन्नुको मतलब चाहिँ आगो बाल्दाखेरि है दाउरा खोज्नु जानु पऱ्यो है जङ्गलमा है वन जङ्गलमा कोही बेला अब दाउरा खोज्नु जाँदाखेरि अब हिंसक क पशुहरूसँग पनि भेट गर्नु पर्थ्यो कोही बेला होइन अनि अब त्यो त भयो भयो है त्यो लिएर आएर है धेरै मेहनत गर्नु पर्थ्यो दाउरा खोज्नु जानु जङ्गल वन जङ्गलमा गएर अब लडेको पढेकोहरू लिएर आएर आएता पनि है घरमा अब खाना बनाउँदाखेरि चाहिँ अब धेरै धुँवाहरू एउटा पर्यावरणलाई पनि एउटा दुषित बनाउने एउटा दाउराले है तपाईँको भाँडा वर्तन भन्नुहुन्छ भने भाँडा वर्तन पनि एकदम मैला बनाउने एउटा कालो मोसो होइन आँखाहरूलाई एकदम असर गर्ने एउटा मान्छेले एउटा जुन त्यहाँको धुँवा आएको चाहिँ डाइरेक्ट एउटा फोक्सोमा जाने यो हाम्रो अब उयो हो त्यसै कारणले गर्दाखेरि चाहिँ अब दाउरा नबाल्नु चाहिँ अब एकदम हामीलाई चाहिँ उप राम्रो उपभोग हो हाम्रो दाउराले चाहिँ अब हामीलाई धेरै असर गर्छ जस्तो लाग्छ मलाई है जुन एलपिजी ग्यास हामीलाई अहिले वितरण गर्नु भएको छ हाम्रो प्रधानमन्त्रीज्यूले है हामी चाहिँ एकदम सबैजना आम पब्लिक आम जनता हामी चाहिँ खुसी छौँ यसमा चाहिँ